हजुर भन्नुहोस् न ए अहि अहिले राम्रो राम्रो छ नाइकीको रिबोर्कको एडिडासको राम्रो राम्रो झरेको छ त एकदम तपाईँलाई कस्तोमा चाहिएको स्पोर्टसमा चाहिएको कन्भर्समा चाहिएको या जोर्डनहरूको पनि भन्नुभयो भने म झार्नसक्छु छालाको चाहिएको एकदम प्युर लेदरमा त्यो उसमा एउटा टिम्बरल्यान्डको छ त्यो लिनुहुन्छ अलिक त अलिकति कस्टली गर्छ त देखाइदिउँ हजुर त्यो टिम्बरल्यान्डकै हो त तर त्यो चाहिँ तर उता इटार इटलीबाट मगाउनुपर्छ कि अलिकति टाइम पनि लाग्छ प्लस अलिकति ज्यादा खर्च पनि हुन्छ त्यो अब डलरबाट कन्भर्टहरू गर्दा यता त अब पाउने मिनिमम पनि टेन केदेखिको उकालै पर्छ पाउँछ हौ दादा प्लास्टिकको मि मिल्छ मतलब लावरको पनि पाउँछ प्लास्टिक तो जस्तो भने पनि तपाईँलाई हामी म्यानेज गर्नसक्छौँ तर अब तपाईँलाई कस्तोमा चाहिएको स्टाइल मतलब यता स्पोर्टस सुज टाइपको कि अनि यता तपाईँ कस्तो खालको क्रोकोडाइल भन्नुहुन्छ कि एनाकोन्डा भन्नुहुन्छ कि सबैमा पाउन पाउन सक्छ तपाईँले अर्डर चाहिँ दिनुपर्छ प्लस कोही कोही बेला अब अलिकति टाइम लाग्नसक्छ त्यसको लागि अलिकति टाइम चाहिँ वेट गर्नुपर्यो होलसेल रेट त अब तपाईँ कति कति पिस लिन सक्नुहुन्छ कति कार्टुन लिन सक्नुहुन्छ त्यो त्यही अनुसार दुई दर्जनको हिसाबले चाहिँ हुँदैन अब अब नम्बरको हिसाबले चार नम्बरको चालिसवटा आयो भने छ नम्बरको पैँतिसवटा हो यसरी यसरी बन्डल बन्डलमा आउँछ होलसेल चाहिँ अब तपाईँले कुन हिसाबले लिन्छ फेरि यस्तो हुन्छ अब तपाईँले एक बन्डल लिनुपर्छ एक बन्डलमा फेरि तिनवटा साइज हुन्छ डिफरेन्ट डिफरेन्ट साइज हुन्छ चार नम्बर छ नम्बर आठ नम्बर तिनवटै लिनुपर्ने हुन्छ यदि तपाईँ होलसेलमा लिनुहुन्छ भने चाहिँ हुन त होलसेलमा चाहिँ लिइसकेपछि चाहिँ अलिकति तपाईँलाई निकै चिप पर्छ निकै सस्तो पर्छ त्यसमा चाहिँ साइज भन्नुभएको नि हज हजुर मिलिहाल्छ नि चार चार नम्बर छ नम्बर आठ नम्बर आउँछ नि हजुर हजुर तपाईँ जति भन्नुहुन्छ हामी अर्डर गरिदिई हाल्छौँ मिलाई दिइहाल्छौँ हजुर कोब्राको टाउको भएको चाहिँ तपाईँले अब एकदम प्योर छालाकै आउँछ कि यता पानीझरीमा लगाउन चाहिँ मिल्दैन

हजुर हजुर उयो कोब्राको वाला चाहिँ तपाईँले पिसको हिसाबमा लिनुपर्यो यता होलसेलमा पाउँदैन यो चाहिँ त्यो अलिकति कस्टली प्रडक्ट हो कि अन्त त्यसलाई अलिकति अब त्यसको मेन्टेनेन्स खर्च पनि ज्यादै हुन्छ त्यसलाई चाहिँ पिसको हिसाबमा पाउनुहुन्छ होलसेलमा पाउनुहुन्न होलसेलमा चाहिँ यही सानसानो सस्तो प्रडक्टहरू जस्तो पानीजुत्ताहरू चाहिँ पाउनुहुन्छ तपाईँले होइन तपाईँले यहाँनिर पहिला होइन अर्डर गर्नुहोस् न म तपाईँलाई त्यो भइहाल्छ डेलिभरी त म सब मिलाइदिई हाल्छु अर्डर गर्नु मात्रै हो तपाईँले हजुर मैले भनिदिई हालेँ तपाईँको चार नम्बर छ नम्बर आठ नम्बर आउँछ अनि त्यसमा कति पैँतालिसवटा पिस हुन्छ पन्ध्र पन्ध्र पिस हुन्छ पन्ध्र पन्ध्र अब चारवटा ए चार नम्बरको पन्ध्रवटा छ नम्बरको पन्ध्रवटा र आठ नम्बरको छवटा ए पन्ध्रवटा पैँतालिसवटा चाहिँ होलसेलमा राखिदिन्छु हजुर त्यो चाहिँ कतिवटा पिस भन्नुभयो दुई दर्जन प पर पिस टेन थाउजन्ड पर्दैछ नि कोब्रामा मेन यता ए हुन्छ हुन्छ थ्याङ्क्यु थ्याङ्क्यु राम्रो आयो भने त राम्रो हजुर ला त्यस्तो हुँदैन नि हामीलाई त क्रेडिटमा चल्दैन नि हामीलाई एकदम हामीले पनि त उता बुझाउनुपर्ने हुन्छ त्यसको लागि त्यसरी हुँदैन नि हौ त्यस्तो त अनि तपाईँले फुल नदिए पनि आधा चाहिँ दिनुपर्ने हुन्छ हुन्छ हुन्छ पहिला त्यसो भए चाहिँ अर्डर भन्दा पहिला चाहिँ तपाईँलाई म बिल पठाउँदैछु नि है आधाको चाहिँ गरिदिई हाल्नुहुन्छ नि पेमेन्ट हुन्छ दुई हुन्छ त्यसो भए दुई दर्जन कोब्रा भएको अनि एक कार्टुन चाहिँ त्यो पानीजुत्ता नि हुन्छ हजुर बाटाको होलसेलमा नि अच्छा अच्छा हुन्छ हुन्छ